हेलो ए डेवि डेविड ग्यासको भाइ हो ए अँ अस्ति मैले त्यो अस्ति नै बुक गरिरहेको थिएँ नि भाइ त्यो ग्यासको लागि अरे त्यसो भनेर कहाँ हुन्छ हौ त्यो बुक गरिसक्योपछि त मैले ब्ल्याकमा किन्नु मिलेन नि त फेरि बुक गरिराखेको छु पैसासैसा मैले दिइराखेको छु अब मेरो यहाँ घरमा यस्तो इमरजेन्सी काम छ घरमा यस्तो के हरे यहाँनिर अब बिहा हुनेवाला छ छोरीको यस्तो बेला धोका दिनु भएन नि त आहा त्यस त्यस्तो पाराले भएन नि त्यस्तो पाराले भएन नि अब त्यो के अरे अस्ति नै हुन्छ हुन्छ भनेर फेरि आज आज यो इलेभेन्थ आवरमा फेरि त्यो ब्ल्याकमा भर्नु भन्ने कुरा त मिलेन नि त अस्ति नै मलाई इन्फर्म गर्नुपर्थ्यो नि त खबर गर्नुपर्ने थियो होइन होइन अरे यो साइट त बाटो खुल्लै छ यो तारखोलाबाट उकालो त बाटो खुल्लै छ उँभोबाट बिग्रेको छ नि त तपाईँहरूले उ पर के अरे उता टिस्टाबाट घुमाएर भए पनि ल्याइदिनु पऱ्यो नि त त्यो बुक गरिसकेको त अलिकति अरे स्टक त हुन्छ नि त जस्तै भए पनि स्टकमा राखेको हुन्छ आँ यस्तो

अँ हुन्छ हुन्छ केही छैन मेरो अझै पनि अब छ दुई दिन तिन दिन जस्तो टाइम छ कि त्यो बिचमा चाहिँ तपाईँहरूले जसरी भए पनि झारिदिनु पऱ्यो नि त अब पहिलाको सिस्टम जस्तो बिहामा पनि आगोमा पकाएर त अब सकिँदैन अहिले त गर्मीमा होइन हामीलाई त ग्यासै चाहिन्छ अहिले फेरि यस्तो छ कि त्यहाँ खानापिना पकाउने मान्छेहरू पनि दाउरामा मान्दैन क्या ग्यासै खोज्छ त्यो भएर चाहिँ एकदमै इम्पोर्टेन्ट नै छ हो अन्त तपाईँले जसरी भए पनि मेरोमा दुई तिन दिन जस्तो टाइम छ हो त्यो अनुसार चाहिँ अब तपाईँले मलाई जसरी भए पनि झारिदिनु पऱ्यो हो किनभने पैसा पैसा क्लियर भइसकेको छ है पैसा क्लियर भइसकेको छ तपाईँले झार्नुपऱ्यो है त्यो चाहिँ जसरी भए पनि ल हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ